धार्मिक अगुवाइहरूको बारेमा भन्नु पर्दा है जस्तै हिन्दू हिन्दूहरूले है एकदम पूजा आजा है घरमा पूजाहरूको पूजा पूजा गर्नका लागि है पन्डित तथा है पुरोहितहरू चलाउने गर्छन् त्यसरी नै इसाई धर्म है क्रिश्चियन धर्महरूले पनि फादर है फादर अथवा फादर अनि है त्यसरी नै बुद्धिस्ट है धर्म बुद्धिस्ट धर्मकाहरूले लामाहरू है चलाउने गर्छन् है त्यसरी नै हाम्रो धर्ममा चाहिँ है म तामा बुद्धिस्ट धर्ममा चाहिँ है लामाहरू चलाइने गर्छन् यसरी नै लामाहरूलाई लिएर नै आफ्नो आफ्नो आफ्नो जातिको अनुसार नै है जातीय अनुसार नै है आफ्नो घरमा है पूजा आजाहरू हेराइ कोराइहरू त्यसरी नै गर्ने गर्छन् है गर्ने गर्छन् गर्ने गर्छन् अनि अनि त्यस पछि त्यस पछि जी जीवनको है महत्त्वपूर्ण है प्रभाव चाहिँ सल्लाहहरूको बारेमा भन्नु पर्दा चाहिँ हामी जति पनि घरमा पूजा आजाहरू केही बिहाहरू सानो तिनो है नयाँ कामहरू कुनै पनि गर्नु पर्दाखेरि चाहिँ हामी है उहाँहरूको है लामाहरूकै सल्लाह सल्लाह लिएर सल्लाहलाई नै हामी महत्त्वपूर्ण है सल्लाह सल्लाह मान्छौँ र उहाँको सल्लाह अनुसार नै हामी है काम गरेका हुन्छौँ र उहाँको सल्लाह चाहिँ हाम्रो हाम्रो जीवनमा चाहिँ एकदम प्रभाव महत्त्वपूर्ण है सल्लाह है सल्लाह है सल्लाह मान्छु म चाहिँ